हजुर म चाहिँ त्यो सूर्यसेन भनेको हौ तिम्रो के छ प्लान त्यही त नि मदेसमा त्यो पनि खै छैन हौ त्यहाँतिर उयो पाउँछ हरे हौ पिजीहरू गर्ल्स हस्टेलहरू छ हरे त अँ त्यस्तै गर्नुपर्छ कि तिमी चाहिँ कुन सब्जेक्ट लिएर पढ्ने ए म नि अब सोच्छु हौ अब घरमा खै आमा बाबाले के भन्नुहुन्छ म त अब सक्ने सब्जेक्टै लिनुपऱ्यो भनेको त्यही त अँ एकदिन जाउँ न अँ अँ हेरौँ न होइन हौ यो पन्ध्र अगस्टपछि नै जाउँ हौ अँ बिजी हुन्छ नि त गाडी पनि पाउँदैन पन्ध्रतिर त पन्ध्र अगस्टमा त हजुर उम् उम् ल ल ल म नि घरमा भन्छु नि ल अँ त्यहाँदेखि सँगै जाउँ न अँ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ